मैले चाहिँ मैले के भन्छ चाइना गार्डनबाट मैले खाना मगाएको थिएँ तर मेरो साथीले अचानक मलाई खाना खानु बोलाएको कारणले गर्दाखेरि मैले क्यान्सल गर्न इच्छुक भएँ अनि म जुन खाना मगाउँ खाना मगा खाना मगा एपमा गएर जुन खाना क्यान्सल गर्नुको एपमा गएर म एपमा गएर हेर्छु अनि म त्यो एपमा गएर अर्डर क्यान्सल गर्न चाहन्छु